बाइक चलाउँदा मैले ध्यानमा राख्नुपर्ने कुरोहरू भन्नु पर्दा सबैभन्दा पहिला हेल्मेट लाउनु पऱ्यो

बाइकको ब्रेकहरू भयो ठिक छ छैन त्यो हेरचाह गर्नुपऱ्यो

बेसी मात्रामा स्पिड कुदाउनु भएन र एकदम जताभावी सोचिरहने कुरोहरू आएन एकदम हामीले ड्राइभमा मात्रै ध्यान दिनुपऱ्यो यात्रा गर्दा यस्ता कागजातहरू साथमा राख्नुपऱ्यो जस्तै ड्राइभिङ लाइसेन्स भयो गाडीको पेपरहरू ठिक छ छैन जस्तै ड्राइभिङ लाइसेन्स पल्युसनहरू ठिक छ छैन त्यो याद गर्नुपऱ्यो